मलाई चाहिँ धेरै दु ख लाग्छ कि किनभने हाम्रो नेपाली भाषा दिनदिनै हराउँदै गएको छ किनभने हाम्रो कतिवटा स्कुलहरूमा पनि यो नेपाली भाषाको शिक्षाको किताबहरू पढ्न पाइँदैन र हामीले चाहिँ यो शिक्षा चाहिँ नेपाली भाषा चाहिँ आज हामीले हाम्रो घरबाट नै सुरु गर्नुपर्ने छ आज हाम्रो नानीहरूले कतिवटा स्कुलमा नेपालीको सब्जेक्ट नै छैन उनीहरू खालि इङ्लइसमै पढ्छ र हामीले नानीहरूलाई हाम्रो नेपाली भाषालाई जोगाएर राख्नुको लागि चाहिँ हामी आफै सचेत हुनुपर्ने रहेछ किनभने हाम्रो नेपाली नानीहरू इङ्लिस त पढ्छ तर नेपाली पनि हाम्रो निम्ति अति नै जरुरी सब्जेक्ट हो कारण हामी हरेक कुरा नै नेपालीदेखि बोल्नुपर्छ हामीले नानीहरूलाई सिकाउनुपर्छ त्यसर्थ नेपाली भाषा चाहिँ हाम्रो निम्ति अति नै जरुरी भएको छ र हामीले यो भाषालाई चाहिँ जोगाएर राख्नुपर्छ किनभने जोगाएर राखेन भने आउँदो दिनहरूमा यसले कस्तो मोड ल्याउँछ त्यसर्थ हामी सबैजना सचेत भई हाम्रो नेपाली भाषालाई हामी सबैजना मिलेर जोगाउने काम गरौँ र नानीहरूलाई पनि हामीले इङ्लिस मात्र होइन हाम्रो आफ्नो भाषा बाट पनि धेरै लेख्न सिक्न लगाउनु पर्छ तर आजकल त अब हाम्रो नानीहरूले धेरैभन्दा धेरैले नेपाली लेख्न आउँदैन नेपाली पढ्न आउँदैन नेपालीको उनीहरूलाई गिन्ती आउँदैन उनीहरूलाई चालिसदेखिको उता कुनै पनि नम्बर सोध्यो भने उसलाई थाहै हुँदैन खालि इङ्लिसकै मात्र भन्छ त्यसर्थ आज हाम्रो हामी नै हामी शिक्षक हौँ हाम्रो आमा हामी आमा बाउ नै हामी प्रथम शिक्षक शिक्षिका हौँ हामीले नानीहरूलाई स्कुलमा अरू पढे पनि हामीले आफ्नो भाषालाई जोगाएर राख्नलाई हाम्रो भविष्यमा काम लाग्ने कुरो नै हाम्रो नेपाली भाषा हो हाम्रो नेपाली भाषाले कति ठाउँमा मान्यता पनि पाइसकेको छ त्यसर्थ यस समय निकालेर हाम्रो नानीहरूलाई पनि हामीले नेपाली कुरा पढाउने हामीले अध्ययन गराएर उनीहरूलाई हाम्रो भाषा चाहिँ यही हो हाम्रो भाषामा यो भनेको यो हो भनेर बुझाउने अनि हाम्रो यो नेपालीलाई बचाएर राख्ने कामहरू हामीबाट गर्नुपर्छ